हेलो म यता डोमिनोसमा कल गरेको छु तपाईँ डोमिनसको भाइ बोल्नुभएको के भन्छ मेरो जुन चाहिँ अर्डरमा अर्डर गरेको थिएँ त्यो चाहिँ मलाई रिटर्न गर्नु चाहन्छु किनभने म यहाँ त्रिपाई रोडमा छुइनँ यता सात माइलमा म आइपुगेको छु मेरो एमर्जेन्सीले गर्दा त्यहीकारण चाहिँ मेरो अर्डर म रिटर्न गर्न चाहन्छु किनभने यता मेसेज पनि आयो डोमिनोसबाट कि मेरो अर्डर छ भनेर मेरो अर्डर चाहिँ चिज पिज्जा बर्गर अनि चिकन करी अन्त अझै नानहरू पनि थियो अनि कोक थियो म त्यो सबै अर्डरलाई म यता रिटर्न गर्न चाहन्छु म यता एकदमै एमर्जेन्सी आएर नै म यता गएको अनि जुन चाहिँ अर्डर आएको छ त्यो चाहिँ यता आएको रहेछस सो त्रिपाई रोडमा त्यहीकारण चाहिँ मलाई एकदमै त्यो रिटर्न गर्न चाहन्छु त्यहीकारण चाहिँ गर्नु सक्छ भने गरिदिनुहोस्